अहिलेको युवा पिँढीले सांस्कृतिक परम्परालाई चाहिँ पढाइका साथ पालन गरेका छैनन् किनकि उनीहरू स्कुलमा पनि अङ्ग्रेजी पढ्नु रुचाउँछन् साथै आमा बाउले पनि अङ्ग्रे उनाहरूलाई अङ्ग्रेजी पढाएर अब पहिला आफूले अङ्ग्रेजी बोल्न सकिएन भन्ने हुन्छ सबैको अहिले अनि त्यसले गर्दाखेरि अङ्ग्रेजी स्कुलै पढाएर उनीहरूलाई इङ्ग्लिस बोल्ने बोल्न सक्ने बनाउनु नै सबैको इच्छा हुन्छ त्यसले गर्दाखेरि हाम्रो सांस्कृतिक परम्परा चाहिँ अलिक खस्किँदै गएको जस्तो लाग्छ मलाई किनभने आमा बाउ पनि सचेत हुनुपऱ्यो नानीहरू पनि सचेत हुनुपऱ्यो नानीहरू वेषभूषा लगाएर हिड्न पनि प्रायः अहिले त लजाउँछन् अन्त तै हाम्रो एरियामा चाहिँ अब अलि अलि लाउँछन् कोही कोही बेला प्रोग्रामहरू हुँदा ओर्दा चाहिँ नानीहरूले लगाउँछन् नत्र भने त प्रायः जस्तो नै लगाएको जस्तो लाग्दैन अहिले त प्रायः प्रायः दौरा सुरुवाल र साडी त हराएको जत्ति नै छ त्यही कारणले गर्दा सचेत चाहिँ अभिभावक नानीहरू मात्रै नभएर अभिभावक नै सचेत हुनुपर्छ जस्तो लाग्छ मलाई